हाम्रो चाहिँ यहाँ अब भन्नुमा अब भन्दाखेरि हाम्रा ठुला स्टेडियमहरू छैन तर पनि अब हाम्रो ठुलो अब ग्राउन्ड छ अब त्यसमा हामी हामी केटाहरू खेल्ने गर्छ होइन प्लस अब हाम्रो त्यहाँ अब हाम्रो जति पनि अडियन्सहरू हेर्ने हुन्छ अब होइन अब तिनीहरूलाई अब चौकी बेन्चीदेखि लिएर होइन इत्यादि सबै कुरो छ एभाइलेबल छ हाम्रो अब हामी त्यहाँ खेलकुद गर्नमा भनेको हामी प्रोग्रामहरू हुन्छ हाम्रो प्रोग्राममा अब हामी के के के के अब राख्छ भने अब हामी जस्तो कि अब क्रिकेटहरू अब राख्ने गर्छ फुटबलहरू राख्ने गर्छ टेनिसहरू राख्ने गर्छ बास्केटबलहरू होइन हामी त्यहाँदेखि अब गेमहरू हामी राख्ने गर्छ अर्को हामी यहाँ देख्ने मान्छेहरूलाई पनि रमाइलो हुन्छ हामीलाई पनि र खेल्नेमा हामीलाई पनि रमाइलो लाग्छ अनि प्लस हाम्रो हाम्रो यता फुलबारीतिर अब होइन